खिर चाहिँ हामी घरकै गाईको दुधको बनाउँछौँ दुध पुरा पकाउँछौँ त्यसमा अन्त चामल हाल्छौँ बासमती चामल अनि त्यसमा अलैँची छोटा अलैँची अन्त नरिवलहरू सबै ग्रेट गरेर हाल्छौँ अन्त त्यो चिनीहरू हाल्छौँ कोही बेला हामी उयो पनि हाल्छौँ के अरे खजुरको गुड पनि हाल्छौँ कोही बेला चिनीमा पनि बनाउँछौँ अनि त्यहाँदेखि त्यसरी पनि खान्छौँ मिठो हुन्छ अन्त गुन्द्रुक बनाउनु नि हामी के अरे साग रायाको साग टिपेर एक दुई दिन घाममा सुकाउँछौँ अन्त त्यसलाई सुकाएर ओखलीमा कुटेर त्यहाँदेखि त्यसलाई तातो पानीमा डुबाएर त्यहाँदेखि एउटा बाल्टी या बोतलतिर जेमा पनि खाद्छौँ बयमतिर अन्त हप्ता दस दिनमा त्यसलाई निकाल्छौँ त्यो पुरा अमिलो भएको हुन्छ अन्त सुकाउँछौँ घममा पुरा सुकाएर त्यहाँदेखि त्यसलाई पुरा झुरुम झुरुम पारेर चाहिँ हामी प्लास्टिकमा प्याक गरेर राखौँ अन्त आफूलाई जति बेला खानु सुबिस्ता हुन्छ त्यति बेलै खान्छौँ अन्त पनिर पनि हाममी बजारबाटै पनिर किनेर ल्याउँछौँ त्यसलाई पनि काटेर पिस पिस बनाएर पनिर पनि भाजेर हामी पनिर पनि मटरमा पनि खान्छौँ आलुमा पनि बनाएर खान्छौँ पनिर पनि किनामा चाहिँ भट्टमास पकाएर त्यसलाई एउटा भाँडामा हालेर राखेर त्यसलाई कति आठ दस दिनकै बादमा पनि किनामा पनि गुन्द्रुककै पाराले हालेर राख्छौँ त्यहाँदेखि त्यो निकालेर पुरा त्यसको स्मेलै अब अर्कै किसिमको हुन्छ त्यो सुकायो अनि त्यो टमाटरसँग टक बनाएर पनि खान्छौँ या जुनै सब्जीमा नि अलिकति मिसाएर नि खान सकिन्छ कालो दाल हामी प्राय खेतमै लगाउने गर्थ्यौँ अहिले अन्त कालो दाल पनि त्यसरी हो कुकरमा अचल त सजिलो निस्किएको छ बर्तन पनि कुकरमा तिन चार सिटी लगाएपछि पाकिहाल्छ त्यसमा अब टमाटर लसुन प्याज सबै थोक हालेर झानेर खादा पनि भयो घिउ हालेर डाइरेक्ट ऊ यो गरेर खाँदा नि भयो